मलाई स्कुलमा गणित मनपर्थ्यो किन भने गणित सहज लाग्थ्यो आफैँलाई अरूको निम्ति कठिन हो तर मेरो निम्ति चाहिँ मलाई गणित एकदमै विशेष विषय भएकोले मनपर्ने विषय भएकोले गर्दाखेरि स्कुलमा मलाई गणित एकदमै मनपर्ने विषय हो किन भने मलाई गणितमा आफ्नो मष्तिक खियाउन अनि अन्तमा सही उत्तर निकाल्दाखेरि जुन एक प्रकारको आफूभित्र आत्मासन्तुष्टि हुन्थ्यो त्यसको निम्ति रमाइलो लाग्थ्यो त्यसैको निम्ति मलाई स्कुलमा गणित बिते विषय साह्रै मनपर्थ्यो